दिदी तपाईँहरूको यहाँनिर जलपाइगुडी जिल्लाको यो फुलबारी बगानमा बस्नुभएको कति वर्ष भयो तपाईँहरूको है अनि तपाईँहरूको यहाँ बगानमा कस्तो कस्तो सुविधाहरू दिन्छ जस्तै अब दबाईपानीको सुविधा है हस्पिटलको कस्तो सुविधाहरू छ अनि बगानमा काम गर्दाखेरि कस्तो कस्तो खालको कामहरू गर्नुपर्छ अनि कामहरू गर्दाखेरि कति असुविधा सुविधाहरू छ होइन अनि तपाईँहरूको दैनिक रोज कति छ अनि तपाईँहरूले यो दसैँतिहारको बोनसहरू जुन चाहिँ पाउनुहुन्छ नि त्यो कति पर्सेन्टले पाउनुुहुन्छ त्योहरूमा के तपाईँलाई ठिकै लाग्छ बोनस दिएको अथवा के तपाईँलाई लाग्छ कि हामीले काम बेसी गर्छौँ र पनि हामीलाई मालिकले बोनस कम्ती दिन्छ जस्तो लाग्छ कि के लाग्छ तपाईँलाई भनिदिनु होस् न हामी हामी म यहाँ बिहा भएर आएको कति उन्तिस वर्ष भयो अनि उन्तिस वर्ष भयो यहाँको अब हस्पिटलमा म त बगानमा काम गर्छु र हाम्रो बगानमा हस्पिटलहरू त सबै ठिकै छ दबाईपानीहरू राम्रो दिन्छ अलिअलि बिमारीमा अब हेरचाहहरू गर्छ तर साह्रो साह्रो बिमारीहरू छ भने चाहिँ यहाँ राख्दैन हामीलाई बाहिरै नै पठाउँछ बाहिर हस्पिटलमै पठाउँछ र अर्को कुरा चाहिँ के भन्दाखेरि हामीलाई बगानमा हामी चाहिँ के हो भने हाम्रो दैनिक हाजिरी चाहिँ हाम्रो अढाई सौ रुपियाँ छ त्यसमा दिनको अढाइ सौ रुपियाँ हाजिरा हामीलाई पाउँछौँ पाएर यही बगानमा काम चाहिँ गर्नुपर्छ हामीले के छ भनेदेखिको बगानमा काम सबै काम गर्नुपर्छ हामीले कलम काट्नु पत्ती टिप्नु को हाम्रो त्यो जुन चाहिँ खोल्नी भन्छ गाछलाई जतिखेर कलम काट्छ कलम काटेर हामी त्यो गाछलाई सफा गर्नुपर्छ त्यसलाई त्यो काम गर्नुपर्छ सबै काम हामीले ठिका गर्नुपर्छ कलम पनि हामीले ठिकै गर्नुपर्छ साढे चार सौ कलम काट्नुपर्छ खोल्नी पनि छ सौ ठिका हामीले गर्नुपर्छ फरुवा काम दिन्छ हामीलाई त्यो फरुवा गाछको वरिपरि त्यो सफा गर्नु ड्याङ यस्तो सफा हिँड्ने बाटो सफा गर्नुपर्छ त्यहाँ पनि हामीलाई ठिकै दिन्छ सबै काममा हामीलाई ठिकै गर्छौँ ठिकै छ कामहरूमा त्यस्तो उयो छैन त्यही हो पत्ती पनि हामी सिजनमा हामी अब पत्ती टिप्छौँ हामी अब यो जनवरीभरि हाम्रो सबै काम सकेर फेब्रुअरीमा हाम्रो साल छुट्टी पाउँछ हामी साल छुट्टी पाएपछि अन्त हामी जतिखेर काममा निस्किन्छौँ त्यतिखेर चाहिँ हामी सात बजीदेखिको चाहिँ तिन बजीसम्म चाहिँ हामी पत्ती टिप्नुपर्छ काम गर्नु सात बजीदेखि लिएर तिन बजीसम्म हामी पत्ती टिप्छौँ एघार बजीदेखि हाम्रो तिन ओजन हुन्छ नौ बजीको ओजन अनि एघार बजीको ओजन अन्त तिन बजीको ओजन हुन्छ नौ बजीको ओजनमा पनि हाम्रो अहिले नयाँ उयो निस्केको छ कि फोटो खिच्नुपर्छ यो फोटो खिचेनौँ भने चाहिँ हाम्रो हाजिरी हुँदैन एघार बजी पनि हाम्रो त्यस्तै गर्नुपर्छ किन हाम्रो पहिलाको जस् पहिला हाम्रो कस्तो गर्थ्यो खातामा बुकमा नम्बर लेख्थ्यो हाम्रो हाजिरा भइहाल्थ्यो अहिले त्यस्तो चाहिँ रुल छैन अहिले हामीले फोटो खिच्नुपर्छ तिनै ओजनमै तिन ओजनमै फोटो खिचेन भने चाहिँ हाम्रो हाजिरी पनि हुँदैन अनि तिन बजीसम्म हामी चाहिँ त्यहाँदेखि तिन बजी हाम्रो छुट्टी हुन्छ त्यहाँदेखि फेरि बारो हामी एघार बजी हामी हाम्रो फेरि खाना खाने छुट्टी हुन्छ नौ बजी हामी नास्ता गर्छौँ नौ बजी जस्तो जुन ओजन आउँछ त्यसमा हामी नास्ताहरू गरेर त्यहाँदेखि तिन बजी फेरि एघार बजी फेरि हामी खाना खान्छौँ खाना खाएको बादमा आधी घन्टा हाम्रो रेस्ट हुन्छ त्यसको बादमा फेरि तिन बजी हाम्रो छुट्टी हुन्छ त्यहाँदेखि बगानमा अनि बगानमा त्यस्तो उयो छैन छन त र पनि अब कामहरू गर्नु चाहिँ अलिकति भए पनि साह्रै पर्छ पहिलाको सरदारहरू त अर्कै पालन थियो नियम पालन अहिले चाहिँ अलिक निकै छ साह्रै पर्छ अहिलेको सरदारहरू भन्दा चाहिँ अनि बोनस चाहिँ हाम्रो सालभरिमा हामीलाई मालिकहरूले दिन्छ बिस पर्सेन्ट बोनस तर बिस पर्सेन्टमा अहिले हाम्रो घट्दै गएको छ किनभनेदेखिको मालिकहरूले बिस पर्सेन्ट बोनस चाहिँ हामीलाई दिनु खोज्दैन तर पनि हामी जुलुस गरेर हुन्छ कि स्ट्राइक गरेर हुन्छ कि बगानलाई हडताल गरेर हुन्छ कि के गरेर हुन्छ र पनि हामी बिस पर्सेन्ट बोनस चाहिँ हामी हासिल गर्छौँ तर बिस पर्सेन्ट बोनस भन्छ तर हाम्रो बिस पर्सेन्ट बोनस त पुरा दिँदैन हामीलाई हाम्रो हिसाबमा चाहिँ त्यो बोनस चाहिँ पन्ध्र सोह्र पर्सेन्ट यति नै दिन्छ बिस पर्सेन्टको बोनस पाउने सालमा हामीले निकै निकै बोनस पाउँछौँ नि त पन्ध्र हजार सोह्र हजार यस्तो पाउँछौँ तर हामी पाउँदैनौँ हामी दस हजार एघार हजार बोनस पाउँछौँ हामीहरूकोमा चाहिँ त्यस्तो उयोहरू चाहिँ दिँदैन त्यो त्यत्ति पैसाले चाहिँ हामीले दसैँ औँसी तिहार चाहिँ हामीले त्यसरी मनाउनुपर्छ र हाम्रो मिल्दैन हाम्रो हाजिरीको सिस्टममा हो भनेदेखि चाहिँ हामीले बोनस चाहिँ कम्तीको पनि सोह्र हजार चाहिँ हामीले पन्ध्र सोह्र हजार चाहिँ यति चाहिँ हामीले पाउनुपर्ने हो तर हामीलाई त्यति दिँदैन मालिकहरूले किनभने उनीहरू भन्छ बिस पर्सेन्ट बोनस हामीले दिएको छौँ भन्छ तर बिस पर्सेन्ट बोनस त हामीले पाउँदैनौँ त्यही हो बगानको त्यो चाहिँ यसमा चाहिँ हामीले बोनसमा चाहिँ अलिकति हाम्रो चाहिँ अलिक प्रब्लम जान्छ अरू त सबै ठिकै छ बगानमा अब यत्तिको कामहरू गर्नु यस्तोहरू सबै कुरो ठिकै छ हाम्रो